दार्जिलिङका इतिहासमा ब्रिटिसहरू आएर चियाको खेती गरे त्यसका निम्ति श्रमिकको खाँचो पर्न गयो हाम्रा नेपालीहरू श्रमिक काम गर्न दार्जिलिङ आएका थिए अनि त्यहीँ बसोबास गर्न थाले